अब मलाई कुनै शख्सलाई भेट्नुपर्नेमा म अमिताभ बच्चनलाई रुचाउँछु किन उहाँको पिक्चर राम्रो हुन्छ उहाँको पिक्चरमा एडभाइस हुन्छ एक्सन हुन्छ र उहाँले राम्रो राम्रो पिक्चर बागवान जस्तो पिक्चर खेल्नुभएको छ र उहाँप्रति हाम्रो छौँ किन सानैदेखि हामीले शोले हेरेको एकदम यो शोले एकदम टप पिक्चर भएको थियो र अहिले अहिलेसम्मको युगमा त्यति बेलादेखि अहिलेसम्मकोमा अहिलेसम्म पनि उहाँले पिक्चर खेलिरहनुभएको छ र उहाँलाई सुपरस्टार भनिन्छ र बिग बस भनिन्छ र उहाँ चाहिँ अलि फिल्मस्टार जगत्मा चाहिँ उहाँ चाहिँ सर्वश्रेष्ठको नाममा परिचित हुनुहुन्छ उहाँलाई बिग बस भन्नुहुन्छ र हामीले त्यसै पनि अब अमिताभ बच्चन हेर्दा स्मार्ट र मलाई सानैदेखि नै मनपरेको र अहिले पनि म मनपराउँछु यदि मैले भेट्नुपर्यो भने चाहिँ उहाँसँग भेट्ने एउटा इच्छा छ